योपालि चाहिँ म समरमा चाहिँ घर गएको थिएँ अनि घर जाँदाखेरि मलाई साथीहरूले खोला जाउँ भनेर म खोला गएको थिएँ गएको थियो अनि जाँदा मैले मैले चाहिँ ठुलो ठुलो माछा जालमा पार्नु सकेँ अनि जुन चाहिँ चाहिँ अढाई किलोको थियो मेरो जीवनमा पहिलोपल्ट त्यस्तो ठुलो माछा परेको मैले अनुभव गरेँ अनुभव गरेँ